हेलो को बोल्नुभएको म मिनी मगर हजुर ए हजुर म क्लासिकल मारुनी हिपहप अब डान्स त गर्नुपर्छ सबैको कला हो होइन कला त अब देखउनुपर्छ कोही कोहीलाई अब फेमिलीबाट दिएकै हुँदैन होइन अन्त त्यसको लागि पनि सपोर्ट गर्नुपर्छ हजुर तपाईँ पनि सिक्नु चाहनुहुन्छ तपाईँलाई चाहिँ ए हजुर तपाईँलाई घरबाट चाहिँ अलाव गर्नुभयो ए हजुर नेपाली नेप् हजुर त्यो त नेपाली नृत्य ए हजुर त्यही त मेरो हजुर सिकाउनुहुन्छु हुन्छ कि म हजुर ए हजुर ए हजुर भन्नुहोस् न ए म त अलिक त्यो मारुनीहरू चाहिँ म आलिकति जान्दिनँ कि अलिक हिपहप हुन्छ नि त्यस्तो चाहिँ अलिक म होइन मेरोमा पुरै छ नि अलिक डान्स टिचरहरू त ए हजुर हजुर हजुर ए हुन्छ आउनुहोस् न यहाँ दार्जिलिङ त्यहाँ फम भर्नुहोस् न ल हुन्छ हुन्छ